हेलो दाजु तपाईँको रेस्टुरेन्टबाट चिकन फ्राइ राइस र नुडल मगाएको थिएँ अनि तपाईँकोमा डेजर्ट छ कि छैन छ भने चाहिँ पाँच स्कप भेनिला आइसक्रिम र अनि ब्ल्याक फरेस्ट केक पठाइदिनुहोस् न ल